हजुर हो त हजुर हजुर हजुर

ए बिपीहरू त सब नर्मल छ तर बेला बेला टाउकोहरू दुःख्छ यहाँ भुँडीमा पनि अलि अलि दुःख्छ बेला बेला हजुर दबाईहरू त सब टाइममा लिँदैछु हजुर पहिलाको भन्दा निकै राम्रो फिल हुँदैछ त्यहाँ चेक चेकअपहरू गराइसकेर दबाईहरू खाएकाले हजुर हजुर हुन्छ हजुर हजुर खानाहरू त सब प्लेन खाँदैछु स्पाइसीहरू केही पनि खाएको छैन सब सिम्पल खानाहरू मात्र खाँदैछु हजुर हजुर हजुर त्यहाँ केही त्यस्तो जस्तो हजुर हुन्छ हजुर हजुर ए हजुर अब नेक्स्ट चेकअपको लागि चाहिँ कहिले आउनु पर्ने हजुर हजुर

हजुर हजुर बार्दैछु सब कुराहरू अन्त अब के भन्छ नेक्स्ट चेकअपहरूको लागि चाहिँ के गर्नु पर्ने हजुर हजुर अहिले नर्मल छ एक यस असी असी बिसहरू नै छ एक सय बिस असीहरू नै छ

हुन्छ हुन्छ हुन्छ हुन्छ थ्याङ्क यु